मैले बेडसिट मगाएको थिएँ अनि त्यो बेडसिट चाहिँ एकदमै राम्रो आएछ मैले अनलाइन है मगाएको थिएँ अनि त्यो एकदमै राम्रो आएको छ अनि जुन त्यसको अब यसरी हामीले सुत्द पनि एकदमै राम्रो नचिप्लिने खालको होइन अनि छु पक्रिन्दा पनि एकदम हल्का राम्रो आएछ अनि यो बेडसिट चाहिँ एकदमै राम्रो आएछ मैले चाहेको जस्तो होइन सोचेको जस्तो आएको छ अनि यो बेडसिटको बारेमा भने यसको कलर पनि एकदम राम्रो डिजाइनहरू राम्रो रहेछ मैले है कत्तिपल्ट मगाए अनि अरू फाल्टो मैले जत्ति मगाए त्यति राम्रो आउन सकेन तर योपालिकोमा बेडसिट मैले मगाएको थिएँ एकदमै राम्रो आएको छ अब एकदमै हेर्दा पनि अब राम्रो होइन अनि ओछ्यउँदा पनि राम्रो देख्ने त्यसको डिजाइनहरू न त्यसको जुन कलर गरेको फुलहरू हुन्छ एकदमै राम्रो छ अनि त्यसको बि विषयमा भन्नुपर्दा चाहिँ अब यो प्रडक्ट चाहिँ एकदम राम्रो लाग्यो मलाई अब राम्रोसँँगले अब मैले चाहेको र सोचेको भन्दा पनि राम्रो आएछ अनि मलाई सबै कुरो मनपऱ्यो यसको चाहिँ अब फेरिफेरि मगाउँदा चाहिँ म यही उइसमै मगाउँछु कारण राम्रो दि आउँदो रहेछ अनि अगाडि मगाएको चाहिँ मैले एउटा पनि राम्रो आउनु सकेन अनि यो यो चाहिँ यो बेडसिट फर्स्ट टाइम हो मैले है यो बेडसिट मगाएको थिएँ मैले अर्को यो उइसबाट मगाएको थिएँ तर यो चाहिँ एकदमै राम्रो आउनु सकेछ अनि म एकदमै राम्रो भन्छु यसलाई चाहिँ